फुल बारेमा मलाई म सानैदेखि मलाई फुलको पुरा सोख छ फुलहरू मैले पुरै रोप्छु घरमा घर वरिपरि घुर्यानमा बगा अब फुलको अब यो छ नर्सरीहरू राखेको त्यसलाई मल जल लगाएर पानी सबै मिलाउने काम मै गर्छु त्यसै कारण मलाई फुल साह्रो मनपर्छ फुल मात्रै नभएर सागसब्जीहरू एब कोपी आलु प्याजहरू सबै हामी लगाउँछौँ घरमै त्यसै कारण मलाई फुलहरू साह्रो मनपर्छ अनि फुलको अब बारेमा सबै मलाई सबै कलरको फुलहरू मनपर्छ फुल चाहिँ अब घरको लागि एकदमै राम्रो सोखी लाग्छ सोख अब जस्तै नराम्रो घर छ भने पनि फुलले त्यो घरलाई त्यसै सौन्दर्य दिन्छ त्यसै कारण फुल चाहिँ मलाई साह्रो मनपर्छ म सानै केटाकेटी हुँदादेखिनै मैले फुल रोपेको मलाई फुल पुरा मनपर्छ अब फुलहरूमा बगनबेली राम्रो लाग्छ अब ऊ यो अहिले अब यो योहरू राम्रो अहिले फुल्ने सिजन फुलहरू छ गोदावरी मखमली डालिया फुलहरू राम्रो फुल्छ अहिले सिजन छ यो फुलहरूको अहिले पुरा राम्रो उ यो हो मौसम छ फुलको लागि जति ठन्डामा राम्रो फुलहरू सप्रिन्छ